हेलो रोनक होटल हो मलाई भोलिको लागि नि मेरो भोलि चाहिँ घरमा बर्थडे पार्टी छ कि नानीको अन्त त्यसको लागिँ चाहिँ मलाई कतिवटा सामानहरूको जरुरी पऱ्यो त्यसमा चिकन चिल्ली भेज राइस भेज पकौडा भेज मोमोहरू पनि हुन्छ होला नि त्यसमा चिकन बिरयानी यस्तोहरू चाहिएको छ कि अन्त म त्यो चाहिँ मलाई भोलि बाह्र बजीभित्रसम्ममा चाहिँ चाहिएको छ त्यो चाहिँ तपाईँहरूले मलाई त्यति चाहिँ ल्याइदिनु सक्नुहुन्छ होला नि तर निकै अब मैले थुप्रैवटा आइटमहरू तपाईँलाई उयो गरेको छु मागेको छु त्यसले गर्दाखेरि चाहिँ त्यसमा अलिक छुट हुन्छ होला नि है मलाई त्यो चाहिँ भोलि बाह्र बजीभित्रसम्ममा चाहिँ ल्याइदिनु होस् न ल